आफ्नो राज्यको सांस्कृतिक पहिचानमा नेपाली भाषाले कस्तो भूमिका खेल्छ भन्ने प्रश्नको उत्तरमा म के भन्न चहान्छु भने विशेष हाम्रो नेपाली भाषीहरूको आफ्नै भाषासितै सांस्कृतिक पहिचान पनि आफ्नै छ आफ्नै रहन सहन छ आफ्नै भाषासँग आफ्नै पहिरन छ हाम्रो पहिरनमा चौबन्दी चोलो फरिया छन् भने ढाका टोपी दौरा सुरुवाल पनि छन् र यो ढाका टोपी दौरा सुरुवाल अनि चौबन्दी चोली फरियाको पनि आफ्नै महत्त्व छ कारण हाम्रो जुन चाहिँ जुन चाहिँ ढाका टोपी छ त्यो कञ्चनजङ्घाको हिमालको चुचुरोलाई हेरेर बनाइएको हो भने हाम्रो जुन चाहिँ चौबन्दी चोलो र फरिया छ त्यो हाम्रो यहाँको वातावरण हामी अलिकति चिसो ठाउँमा बस्ने पहाडमा बस्ने भएकोले गर्दा हाम्रो छप्प छोपिएको पहिरन छन् जसमा कि हामी हाम्रो शरिर नारीहरूले देखाउँदैनन् र छप्प छोपेर आफ्नो सुन्दरतालाई लुकाएर राखेका हुन्छन् र सांस्कृतिक लुगाफाटा बाहेक पनि हाम्रो वाद्य वादन आफ्नै छन् है त्योमा पनि हाम्रो जति पनि नेपालीमा जति पनि भाषा एउटै नेपाली भाषामा पनि हामी जति पनि जात र वर्णहरू छन् थुप्रै हाम्रो थुप्रै आफ्न आफ्नै जात जातीमा विभाजन छन् र आफ्नै राईको आफ्नै आफ्नै सांस्कृतिक लुगाफाटा खानपान सहित छ आफ्नै खानपान लुगाफाटा र भाषा छन् भने नेपाली भाषामा पनि राईहरूको आफ्नै भाषा छन् र लिपी अनि आफ्नै देवी देउराली भाक्ने प्रथा छन् भने लिम्बूको आफ्नै छन् त्यसरी मगरको आफ्नै छन् थामीको आफ्नै छन् है अनि सबैको सबै गुरुङको आफ्नै छन् कामी दमाई सार्की बाहुन छेत्रीको आफ्नै छन् है र सांस्कृतिक रूपमा पनि बृहत् छन् नेपाली भाषीहरू र किनकि राईको राईको अघि मैले तपाईँहरू वर्णन गरेर सुनाएँ भने लिम्बूहरूको पनि आफ्नै च्याब्रुङ मुचुङ्गाहरू बजाँउछन् है राईहरूले सेउला बोकेर नृत्य गर्ने गर्छन् भने तामाङहरूले तामाङ सेलो गाउने गर्छन सांस्कृतिक रूपमा है अनि यसरी नै मगरको गुरुङको पनि रोदी घर छन् है यसरी सांस्कृतिक पर्वहरूमा नाचगान नृत्यहरू उहाँले गर्ने गर्छन् है र सांस्कृतिक रूपमा पनि नेपालीहरूको नेपाली भाषीहरूको आफ्नै शाखाहरू थुप्रै छरिएर बसेका छन् र आफ्नो आफ्नै खालको आफ्नै आफ्नै तरिकाको उहाँहरूको वाद्य वादन है भाषा शैलीसँगै आफ्नै आफ्नै विभाजनमा छन् र विभाजन भएर पनि हामी सम्पूर्ण एकजुट भएर हामी नेपाली नै हुन् सबै सम्पूर्णमा हामी नेपाली भाषि नै हुन् र हाम्रो सांस्कृतिक पहिचान धेरै धेरै धेरै धनी छ